ए तपाईँ फ्रुटको दोकानबाट बोल्नुभएको हो

ए तपाईँकोमा फ्रुटहरू छ अहिले ए के के छ हौ ए कतिको कसरी केजी गर्नुहुन्छ त त्यसो भए ए ए मेरो घरमा पूजा थियो नि त कि अन्त त्यही भएर नि हजुर अन्त एप्पलहरू कसरी केजी हौ तपाईँको उयेसमा कति छ रेट हजुर ए हजुर ए मलाई उयो म भोलि आउँछु कि तपाईँको एप्पल एक केजी राखिदिनुहोस् हो बनाना कति छ बनाना त्यही सेम रेट हो रेट सेम हो ए हजुर हजुर बनाना नि राखिदिनुहोस् एक दर्जन हो म्याङ्गोहरू छ म्याङ्गो नि राखिदिनुहोस् हो आधा केजी जस्तो अनि अरू के के ग्रेप्सहरू पाउँछ ए छ भने त्यो पनि राखिदिनुहोस् न अन्त अरू उयोहरू जस्तो के भन्छ ओरेन्जहरू पाउँछ ए तपाईँको म भोलि आउँछु हो के कति हुन्छ रेट कति टोटल कति हुन्छ उयो गरिदिनुहोस् न